हेलो सीता शर्मा बोल्नु भएको हो तपाईँ सुन्नु होस् न मेरो बिहाको लागि नि अलिकति तपाईँकोमा तपाईँ वेडिङ प्लानर हो है मेरो बिहाको लागि अलकति उयो चाहिएको थियो कि पेन्डलहरू त्यहाँदेखि मेक अप आर्टिस्ट खानाहरूको यसको सबै खर्चहरू तपाईँकोमा कति पर्छ होला है मेरो त्यही हो एटी नाइन्टीसम्म हजुर एटी नाइन्टी थाउजन्डमा सबै हुन्छ कि भनेर सोचेको नि मैले हो सत्तर असी हजारसम्म हजुर होइन त्यो अहिले त अब त्यही चल्दैछ होइन प्री वेडिङ सुटहरू गर्नु पर्यो अब त्यो सबै मिलाएर चाहिँ टु ल्याक्स पुग्छ त्यत्रो लागि ए तपाईँकोमा त्यो मेक अप आर्टिस्टहरू पनि छ होला नि है ए हजुर राम्रो होला नि है मलाई अलिकति अब मेकअपहरू हो त्यस्तो के हो चाहिएको छ कि अन्त ड्रेसहरू ड्रेसहरूमा कस्तो कस्तो होला है लेहेङ्गाहरू साडीहरू होइन मलाई त सिम्पल सिम्पलमै चाहिएको थियो कि हजुर अन्त त्यो पेन्डलहरू पनि अलिकति राम्रो खाले हो हजुर अन्त त्यस्तै खाले थियो त्यही भएर तपाईँको नम्बर मैले मेरो साथीकोबाट पाएको थिएँ कि अन्त तपाईँलाई फोन गरेको नि मैले हजुर हजुर हजुर ए अन्त के अरे बेहुलाको ड्रेसहरू पनि पाउँछ तपाईँकोमा पाउँछ है ए के अरे अलिकति डिस्काउन्टहरू हुन्छ कि भनेर नि हो त्यत्रो टु ल्याक्स त अलिकति बेसी नै भयो नि अब वान पोइन्ट फाइभ हुन्छ ए अन्त खानाहरू चाहिँ अब के कस्तो हुन्छ होला है अब खानाहरू पकाउने मान्छेहरू हाम्रो चि

ए हजुर हजुर त्यही त खानाहरू अलिकति राम्रो खाले चाहिएको थियो के एक्चुली त्यति उयो त होइन अब त्यही पनि अब एक सय डेढ सयजना मान्छे त हुनु हुन्छ त्यसको लागि अब अलिकति कम्तीमा अलिकति मिठो टाइपको खानाहरू चाहिएको थियो कि अन्त त्यही भएर नि हजुर तपाईँलाई हजुर अलिकति डिस्काउन्टहरू गरिदिनु होस् कि म यहाँ घरमा बात गरेर तपाईँलाई फेरि म कन्फर्म गर्छु नि ल अलिकति म हुन्छ हुन्छ अलिकति मिलाइदिनु होस् न ल म तपाईँलाई घरमा सोधेर भन्छु नि हुन्छ हुन्छ हुन्छ हुन्छ